मलाई चारजना र छजनाको लागि दुईवटा ट्याक्सी चाहिएको छ सम्भव भए तपाईँले यसको लागि प्रबन्ध गरिदिनु होला र ट्याक्सीको चारजना आट्ने ट्याक्सीको भाडा र छजना आट्ने ट्याक्सीको भाडा पनि मलाई बताई दिनुहोला